अस्ति लकडाउनको समयमा हाम्रो दाजु चाहिँ बाइकबाट लड्नु भएको थियो र एक्सिडेन्ट भएको थियो र त्यहाँनिर चाहिँ एउटा गाडीहरू पनि चलेको थिएन र हामीले अचानक एम्बुलेन्सलाई कल गरेर बोलायो र एम्बुलेन्सलाई कल गरेर बोलाउँदाखेरि अन्त दादा दाजु चाहिँ धेरै सिरियस कन्डिसनमा हुनुहुन्थ्यो धेरै दुखिरहेको धरै रगत बगिरहेको हुनुहुन्थ्यो र हामीले चाहिँ एम्बुलेन्सलाई कल गरेको थियो र एम्बुलेन्स चाहिँ बाटोमा आउँदा आउँदै बिग्रियो भनेर खराब भयो भनेर चाहिँ हामीलाई कल आयो र यस्तो चुनौतीहरू हामीले आयो हाम्रो गाउँमा अब त्यो एम्बुलेन्स आउँदा आउँदा खराब भयो दाजु धेरै सिरियस हुनुहुन्थ्यो र फेरि हामीले त्यहाँनिर गाउँकै दाजुको गाडीमा मगाएर चाहिँ हामीले हस्पिटल लैजाको र एम्बुलेन्स खराब भएको कारणले हामीले यस्तो चुनौतीहरू देख्नुसक्यो देख्यो भोग्यो र हामीलाई त्यसको धेरै धेरै